मैले आफ्नो कोठेबारीमा हँसिया फाड्फुडको लागि चलाउँछु झारपात फाड्फुड गर्नुलाई काँटा त्यो बाँझो फुटाउनुको लागि चलाउँछु फरुवा यसो ड्याङहरू मिलाउनुको लागि चलाउँछु तिसकुलो यसो खनखान यसरी नआएको झारहरूलाई उक्काउनुको लागि तिसकुलो चलाउँछु कुटे खन्ती कुटे खन्ती चलाउँछु त्यसरी नै म आफ्नो बारीमा यस्तै चिजहरू प्रयोग गरेर आफ्नो चिजबिज अब धनियाँ रोप्छु सागपात रोप्छु गाजर रोप्छु मुला रोप्छु अलिकति बारीमा पनि धेरै चिज म फलाउँछु